मैले है मेरो विद्यार्थी जीवनमा त्यो टाइममा विद्यार्थी लाइफमा चाहिँ स्टुडेन्ट लाइफमा चाहिँ है हाम्रो एउटा क्लबले एउटा समाजले चाहिँ अब त्यस्तो नृत्य प्रतियोगिता राखेको थियो त्यसमा चाहिँ मैले भाग लिएकी थिएँ मलाई नाच्न नृत्य गर्न चाहिँ असाद्धै मन पर्छ अनि त्यो टाइममा मैले एउटा गीत अब एउटा गीत दर्पण छाँयाको गीत लहनाले जुरायो भन्नेमा चाहिँ मैले आफ्नो प्रस्तुति दिएकी थिएँ त्यहाँ त्यसमा चाहिँ अब एकदमै राम्रो मेरो प्रस्तुति रहेको थियो त्यो टाइममा र अब त्यसमा मैले आफ्नो नेपाली पोसाक लगाएर डान्स गरेकी थिएँ नृत्य गरेकी थिएँ मलाई मेरी आमाले शृङ्गारदिनु भएको थियो है त्यो डान्स चाहिँ अब त्यो आफ्नो आफ्नो सांस्कृतिक अब त्यो ड्रेस लगाएको देखेर गीत अब त्यो गीत पनि राम्रो थियो त्यो टाइमको त्यसमा नाचेको देखेर चाहिँ अब सबैले मन परायो अनि प्रतियोगितामा मैले पुरस्कार पनि जितेकी थिएँ र म अझै पनि मलाई पुरा डान्स गर्न नृत्य गर्न चाहिँ अझै पनि मन लाग्छ र यस्तै मौकाहरू पाएँ भने अझै म आफ्नो एकदमै अब राम्रो नृत्य देखाउने मेरो पनि चाहना छ यस्तै प्रतियोगिताहरू भयो भने म